हामीले पहिलादेखि आबो पढ्दै आएकै कुरा हो यो होइन सबैले नै कि जब ब्रिटिसहरूले राज गर्नु थाले यसमा होइन ब्रिटिसहरू त एउटा सानो इस्ट इन्डिया कम्पनी जुन चाहिँ उनीहरू त बिजिनेस गर्नु मात्रै आएको थियो यो भारतमा तर बिस्तारी बिस्तारै उनीहरूले उनीहरूकोमा नयाँ तक्निकी हतियारहरू होइन के सामानहरू अरू बल तकतमा बेसी भएको हतियारहरू ल्याएर उनीहरू घुस्नु थाल्यो र बिस्तारी बिस्तारी सबैतिर कब्जा गर्दै गयो जुन चाहिँ हाम्रो जुन चाहिँ यहाँ सानो सानो राजाहरू थियो उनीहरूलाई उनीहरूले त्यहाँबाट पनि कब्जा गर्दै गएको है र उनीहरूलाई पनि त्यही ब्रिटिस इस्ट इन्डिया कम्पनीको आ आधिन बनाएर राखेको थियो है र धेरै वर्षपछि धेरै युद्धपछि धेरै उयो गरेपछि सङ्घर्षपछि चाहिँ एकदिन भारतको स्वतन्त्र सेनानीहरू निस्केर चाहिँ त्यहाँ लडाँइ गर्न थाल्यो एउटा मुभमेन्ट भयो है मुभमेन्ट हुँदै जाँदा चाहिँ त्यति बेला चाहिँ धेरै वीर योद्धाहरू जन्मिए होइन जसले यस भारतको जुन चाहिँ स्वाधीनता ल्याउनु छ भारतलाई त्यसमा धेरै बलिदानहरू दिएका छन् है र उनीहरू ब्रिटिसले दुई सौ वर्ष र पनि दुई सौ वर्षसम्म यहाँ भारतलाई आफ्नो अधीनमा राखेर है यो भारतलाई एकदमै खोक्रो बनाएर जस्तै हाम्रो यहीँ हेर्नुहोस् यो कालिम्पोङ भयो है हाम्रो माथि दार्जिलिङ त्यो टि स्टेटतिर त्यहाँ पनि उनीहरूकै राज थियो उनीहरूले त्यो टि स्टेटहरू चलाउने गर्थ्यो है र धेरै उयो गरेपछि सन् उन्नाइस सौ सैँतालिसमा भारतले स्वाधीनता पायो है र त्यसमा धेरै उयसहरूको योगदान रहेको छ है स्वतन्त्र सेनानीहरूको योगदान रहेको छ र मैले भन्नुपर्दा स्वतन्त्र सेनानी मैले याद गरेको भन्नुपर्दा जस्तै पहिलै उयसमा आउँछ हाम्रा बापुजी माहात्मा गान्धी है चाचा नेहरू भगत सिंह र हाम्रो यता नेपालीमा भन्नुपर्दा दुर्गा मल्ल जङ्गवीर सापकोटा यी सेनानीहरूले धेरै योगदान दिएको छ यो भारत स्वतन्त्र हुनुमा है र म आफूलाई एउटा भारतीय भन्नु गर्व गर्दछु है र यो भारतीय हुनु अब हामीले यत्रो स्वाधीनता भएको यत्रो वर्षसम्म सायदै कुनै जग्गामा होला हाम्रो यस्तो ठाउँ जुन चाहिँ यो कालिम्पोङ छ सानो ठाउँ भएपनि यसमा पन्ध्र अगस्त जुन चाहिँ मनाइन्छ यहाँ एउटा यहाँदेखि त कालिम्पोङको दसैँ नै सुरु भएको जस्तो हुन्छ एउटा चाडपर्व है एउटा नेपालीको चाडपर्व जस्तो यसमा मनाइन्छ बाहिरबाट पुरै मान्छेहरू यो हाम्रो यहाँ स्वाधीन इन्डिपेन्डेन्स डे जुन चाहिँ मनाउँछ त्यो हेर्नुको लागि त्यो आउँछ है र मलाई चाहिँ त्यही क्षण चाहिँ एकदम रमाइलो र एकदम त्यो क्षणलाई म एउटा गर्वको हिसाबले लिन्छु